हेलो अङ्कल बोल्नुभएको हो ए के भन्छ हामी चाहिँ उता म चाहिँ एरपोर्ट जानको लागि क्याब अर्डर गरेको थियौँ मेरो साथीहरूसँग पर्सि जानुको लागि अर्डर गरेको थिएँ चारजना छौँ हामी साथीहरू हो अन्त त्यसको पैसा चाहिँ कति लाग्छ होला भनिदिन सक्नुहुन्छ तपाईँले यहाँदेखिको सिलगढीदेखिको उता एयरपोर्ट्स जानुको लागि चाहिँ कति लाग्छ होला पैसा भनिदिनु सक्नुहुन्छ भनिदिनु होस् न कति लाग्छ चारजनाको